हेलो सुन्नुहोस् न हामी यहाँ कालिम्पोङदेखि दार्जिलिङ घुम्न जान थियो अन्त दुईवटा क्याब बुक गर्नु थियो चारजना र छजनाको लागि सानो सानो क्याब र ठुलो क्याब अन्त धेरै घुम्न घुम्न जानको लागि हो अन्त तपाईँ तपाईँले कहाँ कहाँ घुमाउनुहुन्छ अब त्यो पनि भन्नुहोस् अन्तखेरि तपाईँको तपाईँले कत्ति चार्ज लिनुहुन्छ त्यो घुमाएको लागि अनि कुन कुन जग्गा घुमाउनुहुन्छ त्योहरू पनि भनिदिनुहोस् अन्त हामी चारजना र छजना छ अनि तपाईँको एउटा चाहिँ सानो गाडी र एउटा चाहिँ ठुलो गाडी लाग्छ लाग्छ